हेलो कहाँबाट बोल्नु भो बहिनी

ए मो बाख्राकोट पो त ए यहाँ त के गर्नु बहिनी ए तपाईँ दार्जिलिङबाट रिपोर्टर बोल्नुभएको हो ए त्यही त यहाँ त अब के गर्नु अहिले चाहिँ बगानको एकदमै खराब भएको छ टाइम टेबल पनि स्यालरी पैसाहरू पनि दिँदैन हो अन्त इरिगेसनको पानीहरू छैन चियाबगान त्यसै ढडेलो लागेर गएको छ के गर्नु अहिले त रासन पानी पनि त्यति टाइम टेबलमा छैन

अहिले यो बाख्रोकोट डुवर्सलाई त अहिले के गर्नु हामीलाई त एकदम यहाँको कुल्ली लेबरहरूलाई त नराम्रो दुःख परिराखेको छ के गर्नु अब यस्तै छ हामीलाई त खोई बोनसहरू पनि छैन नि बोनसहरू पनि आठ पर्सन्ट पनि राम्रो दिँदैन हो तलब तनखाहरू पनि त्यति राम्रो दिँदैन अहिले दुःखले चलिरहेको छ अहिले त बहुत हरामी यो दिन त टाइम टेबलमा दिँदैन नि दिँदैन पहिलाको भन्दा धेरै कम्ती दिनु थालेको छ हो चियापत्तीहरू पनि राम्रो खानु पाइँदैन धुलो मैला त्यस्तो धुलोको बढारेर त्यस्तो मसिनो त्यो गन्ध मैला उठाएर मात्रै दिन्छ कुल्लीहरूलाई राम्रो चियापत्ती पनि त्यत्रो चियाबगानमा बसेर राम्रो चियापत्ती पनि खानु पाइँदैन दुःखले हामी त दुःखले गरेर अब रोजीरोटी खानुपर्छ यो डोस कम्पनीमा त के गर्नु यो बगानमा त दिनको त अब दुई सय दुई रुपियाँ छ नि छन त र पनि अब के गर्नु बिचमा अब पुरै तलब जोडेर दिँदैन हो अनि त अब के गर्नु त्यस्तै छ हौ हाम्रो त अहिले यो चियाबगानमा त नजाऔँ भने पनि अब खेती छैन हाम्रो त अब यही बगानै हो जे गरे पनि बगानै पत्ती नटिपेर धुली नभिजेर त जिन्दगी नानी पढाउनु पऱ्यो सबैथोक जीविका चियाकै गाँछमा पिङ खेलेर हामीले त जिन्दगी गुजार्नुळळपर्छ के गर्नु

त्यही त बहिनी के गर्नु हौ हुन्छ बहिनी धन्यवाद राखेँ ल अहिले